बाइक चलाउँदाखेरि मेरो म चाहिँ मेरो बाइकलाई चाहिँ मलाई बाइक असाध्यै मन पर्छ त्यो बाइकको लागि चाहिँ म कोही कोही बेला बाइकहरू पनि नबिग्रियोस भनेर कोही कोही बेला म्याकेनिकहरूकोमा लिएर जान्छु र त्यो बाइकहरू चलाउँदाखेरि चाहिँ कोही कोही बेला चाहिँ धेरै नै थकित हुन्छ र त्यति बेला चाहिँ म अरूलाई चलाउनु भनेर भन्छु त्यति बेला त्यसको लागि चाहिँ लामो समयसम्म अब त्यो बाटोहरू खराब छ भने चाहिँ त्यति बेला चाहिँ आफै सतर्क भएर हिँड्नु पऱ्यो त्यति बेला त्यो बाइकमा कम्पलसरी तपाईँको

बाइकतिर नहल्लिकिन किनभने चलाउने मान्छेलाई पनि असुविधा नहोस् भनेर आफै पनि नहल्लिकिन बस्नुपर्छ र बाइकहरूतिर चलाउँदाखेरि जाँदैछ भने आफै उत्ताउलो भएर हिँड्नु भएन किनभने त्यसमा हामीले पनि एक्सिडेन्टहरू हुने डर हुन्छ